हेलो हजुर सर नमस्कार हजुर हो त सर होइन सर सर मैले त सही ठाउँमा पार्किङ गरेको थिएँ त कसरी त्यहाँ आयो गाडी होइन सर मैले त राम्रो ठाउँमा पार्किङ गरेको हो सर मैले त मैले सही ठाउँमा पार्किङ गरेको म सधैँ जहाँ राख्थेँ ती पार्किङ गरेर आएको सर त्यस्तो कहाँ हुन्छ मैले रङ्ग वेमा पार्किङ गरेको छैन हजुर हजुर सर सर म त सर सर म अहिले म अहिले तल राजबाडी पुगिरहेको छु म कसरी आउनु तपाईँको अगाडि मैले ठिक ठाउँमा गाडी पार्किङ गरेर हिँडेको कसरी म नो पार्किङमा गाडी पार्किङ गरेकै छैन तपाईँले बेरिकेड ल्याएर हालिदिनु भयो होला मेरो गाडी अगाडि तपाईँले बेरिकेड ल्याएर चाहिँ मेरो गाडी अगाडि हालिदिनु भयो होला म म आउन भ्याउँदिनँ सर मेरो टाइम लाग्छ अहिले म मरौमा गएको छु सर सर म मैले भने त मैले सही ठाउँमा जहाँ पार्क गर्छु तिनै पार्किङ गरिरहेको छु मैले तपाईँले आएर बेरिकेड हालिदिए पछि मेरो कसरी दोष हुन्छ सर कति बजी आइपुग्नु पर्ने म क हुन्छ सर हजुर हजुर सर तपाईँ कहाँनेर हुनु हुन्छ म आइपुगे त हजुर सर भन्नु होस् त आइपुगे म हजुर भन्नु त हुन्छ सर हुन्छ हुन्छ सर तर सर मैले सही ठाउँमा पार्किङ गरेको थिएँ नराम्रो ठाउँमा गरेको थिइनँ मेरो गल्ती मेरो गल्ती केही पनि छैन त्यहाँनेर मेरो गल्ती केही पनि छैन त्यो मेरो मेरो मेरो गल्ती नै छैन कसरी तपाईँले मेरो गाडी सिज गर्न सक्नु हुन्छ ए होइन मलाई चित्त नबुझेको मलाई चित्त नबुझेको कुरा चाहिँ एक पल्ट होइन सुन्नु न सर एक पल्ट सुन्नु न मलाई चित्त नबुझेको कुरा चाहिँ यस्तो हो नि त तपाईँले मेरो गाडी सिज गरिदिन्छु भन्नु भयो एउटा गरिब दुःखीको गाडी जसले त्यही गाडीबाट गुजारा गर्छ मैले आफ्नो सही ठाउँमा पार्क गरेको छ भनेदेखि कसरी मैले चाहिँ हुन्छ त्यस्तो तपाईँले मेरो गाडी सिज गर्न कसरी सक्नु हुन्छ आउनु त लु खेल्ने ओपन खेल्ने वान एन्ड वान खेल्ने हुन्छ सर म म दस मिनट म दस मिनट भित्रमा आइपुग्छु सर म दस मिनट भित्रमा दस मिनट भित्रमा आइपुग्छु वान एन्ड वान खेलिदिऊँ दस मिनट भित्रमा आइपुग्छु लु दस मिनट भित्रमा आइपुग्छु वान एन्ड वान खेलौँ लु भयो